हेलो सृजन बोल्नुभएको टिस्टाको जुत्ता दोकानबाट मैले हिजो तपाईँकोबाट जुत्ता लगेको थिएँ तपाईँ त त्यो जुत्ताको क्वालेटी प्रोडक्ट साह्रै राम्रो छ भन्नु भएको थियो तर मैले हेर्दाखेरि त जुत्ता त साह्रै घिनलाग्दो रहेछ त किनभने त्यो जुत्ताको रङ पनि उडिहाल्यो धुँदाखेरि अन्त त्यसलाई कलर पनि गरिनु भएन अब त्यसमा त्यसलाई चाहिँ अब के गर्नु पर्ने तपाईँले चाहिँ के गर्नु भएको यस्तो प्रोडक्ट बेच्नु हुँदैछ भने चाहिँ अलिक राम्रो प्रोडक्ट बेच्नुस् न हाम्रो पनि त पैसा लागेको हो किन तपाईँले यस्तो गर्नु भएको